सानुदेखि नै अब दार्जिलिङमा बसेको भएर होला दार्जिलिङमा चाहिँ अब स्कुल पढ्दादेखिको अब अरू जातिको मेरो साथीहरू थियो टिचर्सहरू है कोही बङ्गाली कोही मरवाडी पन्जाबी

र धेरैवटा कामले हामी ज्यादा जस्तो चाहिँ सिलगढी जानुपर्छ र अहिले त अब हालैमा हाम्रो दार्जिलिङको मान्छेहरू पनि निकै सिलगढीतिर जग्गा जमिनहरू किनेर बसेको छ सिलगढीतिर पनि अब कतिजना आदिवासीहरू छ बङ्गालीहरू भयो है सबैसँग अब हाम्रो यो क्षेत्रीय भाषा नेपाली भाषाको सम्बन्ध चाहिँ कस्तो छ भन्दा क्षेत्रीयको भाषासँग सम्बन्ध चाहिँ कस्तो छ भन्दा चाहिँ एकदमै अब राम्रो सरल सोच्छ उहाँहरूले पनि अब तिमीहरूको भाषा मिठो हो त्यस्तोहरू भन्छ अन्त सिक्नु पनि चाहन्छ र सिकिँ पनि हेल्दा रहेछ हौ हाम्रो नेपाली भाषा चाहिँ अन्त अलिकति अब टोन डिफ्रेन्ट हुन्छ तर बोल्नु चाहिँ मजाले राम्ररी नै बोली रहेको हुन्छ र अब त्यस्तो केही अब भेदभाव चाहिँ छैन अब जुनै ल्याङ्ग्वेज बोले पनि अब चाहे दार्जिलिङमा होस् या सिलगढीमा होस् हामी पनि अब अलिकति टुटाफुटा भए पनि अब बेङ्गलीहरू बोल्दी हाल्छ है हिन्दी त अब सबैले सकिहाल्छ हो सानोदेखि नै अब उयो भएर होला अँ पुरा इच्छा चाहिँ गर्छ सिक्नु लागि भाषा चाहिँ अब नेपाली भाषा कस्तो मिठो हुन्छ तपाईँहरूको भाषा कति एकदमै राम्रो खालको हुन्छ एकदमै इज्जत भएको भाषा हो भन्दै कुराहरू गर्छ क्याउ त्यही हो अब हाम्रो नेपाली भाषाको सम्बन्ध चाहिँ अब अरू डिफ्रेन्ट जातिको मान्छेहरूसँग चाहिँ एकदमै राम्रो छ क्याउ उहाँहरूले एकदमै राम्रो फिडब्याक दिन्छ एकदमै अब राम्रो भाषा हो भन्छ र भाषाको साथसाथ अब कल्चर पनि मनपराउँछ क्याउ हाम्रो यहाँको